भारतको यातायात प्रणाली अब म त यहाँ पहाडमा बस्ने मान्छे दार्जिलिङ डिस्ट्रिक्टमा अब यहाँको रोडहरू चाहिँ एकदम सानो छ अब एकदम कुचुरो खाले नै रोड छ जसमा चाहिँ अब कसैले एउटा गाडी यताबाट पार गरिदियो भने त्यो अर्को गाडी छिर्ने जगा नै हुँदैन मान्छेहरूलाई हिँड्नु पनि असुबिस्ता यहाँ त जगा जगामा पुरा गड्डाहरू भइरहेको अब त्यो गड्डालाई पनि अब सरकारले त्यहाँनेर यसो अलिकति मेन्टेनेन्स गरिदिनु हुँदैन त्यही गड्डा बढ्दै बढ्दै गएर अब त्यही गड्डाहरूमा कतिपय अब स्कुटीहरू जाँदा बाइकहरू जाँदा वा गाडीहरू जाँदा नै एक्सिडेन्टहरू हुने अब धेरै नै सम्भावना छ अब हाम्रो गाउँतिर त झन् बाटोको अवस्थाहरू यति साह्रो खराब छ जसमा चाहिँ अब बिमारीहरू लानु पर्दा चाहिँ बिचराहरूलाई अब कति चाहिँ असुबिस्ता हुन्छ अब त्यो म त एउटा गाउँमा हुर्किएको त्यो चाहिँ अब मलाई थाहा छ कतिको चाहिँ असुबिस्ता हुन्छ अब कोही बेला अब भनेको जस्तो उपचार हाम्रो हाम्रो खर्साङ जस्तो सानो अब सहरमा हामी गराउन नसक्दा सिलगढी लानु पर्छ होइन त्यति बेला चाहिँ अब बर्खाको टाइममा चाहिँ कताबाट यसो पहिरो झरिरहेको हुन्छ कोही बेला रुखहरूले बाटो नै ब्लक गरिदिइ रहेको हुन्छ यसरी चाहिँ अब बिमारीको टाइममा चाहिँ अब धेरै नै असुविधाहरू चुनौतीहरू हामीलाई चाहिँ अब देखेर त्यो सब झेल्दै आइरहेको नै छौँ अब बेला बेलामा बाटोहरू त यसो सफा गर्छ जब चाहिँ यहाँ अब खर्साङमा दार्जिलिङमा वा त सिएम वा त अरू कुनै ठुलो मान्छेहरू आउँदैछ भने खालि एक दिनको लागि नै अब त्यो साफ सफाइहरू हुन्छ त्यो हुन्छ अब त्यो यताबाट वालहरू झरिरहेको हुन्छ त्यो पनि छैन त्यसमा पनि अब सरकारको अलिकति पनि अब रुचि पनि छैन त्यसलाई गरिदिने यहाँ त हाम्रो गाउँको नै नेताहरू होस् उहाँको पनि खालि आफ्नो गोजी नै भर्नु नै अब यसो अलिकति गरिदिऊँ मान्छेको लागि गरिदिऊँ भन्ने कसैको पनि अब त्यस्तो सोच छैन अब बिचारा गाउँको मान्छेले अलि अलि पैसा जमाएर त बनाउनु त बनाउनु हुन्छ नि अब त्यस्तो पक्का त गर्नु सक्नु हुँदैन अब पहाडमा अब पानी भनेको त्यसै नै पर्छ कोही बेला हफ्ता दिनसम्म परी नै रहन्छ अब त्यो टाइममा चाहिँ झन् त्यो गड्डा अझ बढ्दै जाने अब पहिरोहरू झर्दै जाने अब वालको त्यो सुविधाहरू पनि अब त्यो राम्रो वाल पक्कासँग गरिदिएको हुँदैन जसमा चाहिँ अब मजाले पानी एक झरी आयो भने चाहिँ त्यो पहिरो चाहिँ अब पुरा झरेर जान्छ अब बाटो नै ब्लक हुने अवस्था हुन्छ कोही बेला यातायातको अब त्यहाँनेर अब कुनै उयो नै साधन नै हुँदैन त्यहाँनेर बाटो नै ब्लक भए पछि अब त्यही कारणले अब त महँगाइ पनि कोही बेला बढी नै रहेको हुन्छ होइन अब यसलाई हटाउने अब यसको समाधानहरू चाहिँ के छ भने सरकारले चाहिँ यसो अलिकति ध्यान दियो अब साल सालमा यसो बाटो पनि अलिकति फराकिलो बनाइदियो जुन चाहिँ हाम्रो अब सहरको जुन चाहिँ हाम्रो ट्राफिक पुलिसमा कतिपयहरू हुनु हुन्छ उहाँहरूले यसो गाडीहरूको पनि अब पार्किङको पनि यसो अलिकति हेरिदिनु भयो जतासुकै पार्क गर्नु नदिएर यसो गाडी हिँड्ने मान्छे हिँड्ने अलिकति सुबिस्ताहरू बनाइदियो भने त्यो सही होला अब साल पछि अलिकति अब सानो गड्डा छ भने पनि यसो अलिकति मेनटेन गरिदिनु भयो भने त्यो गड्डा बढेर ठुलो ठुलो भएर अब त्यो एक्सिडेन्ट हुनु कतिवटा चिजदेखि चाहिँ अब धेरै नै बाच्न सकिन्छ मलाई चाहिँ अब त्यस्तो लाग्छ जुन चाहिँ पिडब्लुडीले पनि अब रोडहरूको चाहिँ जहिले पनि यसो साल सालमा यसो अलिकति मेन्टेनेन्स गरिदियो भने पनि अब बर्खा झरीमा यसो गाडीहरू हिँड्नु लागि चाहिँ यसो असुबिस्ता नहोला त्यो अब कोही बेला त्यस्तो अब सिकिस्त बिमारीहरूलाई तल लानु पऱ्यो भने त्यति बेला असुविधा हुँदैन अब त्यस्तो खाले चाहिँ मलाई त्यस्तो लाग्छ अब जति सक्दो चाहिँ अब यहाँको नेताहरू चाहिँ आफ्नो मात्र नहेरेर यसो जनताको लागि पनि अलिकति गरिदियो जुन चाहिँ हाम्रो म्युनसिपालिटीहरू छ उहाँहरूले पनि यसो लु रुखहरू उयोहरू अलिकति बढिरहेको छ त्यसको पनि अलिकति साफ सफाइमा ध्यान दिनु भयो अब बेला बेलामा मान्छेहरू हिँड्नु पर्छ बाटोहरू चिप्लो हुन्छ यसो अलिकति ब्लिचिङहरू छरिदिने कामहरू गरिदिनु भयो भने त्यसमा पनि अब धेरै नै सुविधा हुने थियो जस्तो मलाई लाग्छ मेन चाहिँ हाम्रो यहाँको रोडहरू चाहिँ एकदम अब कुचुरो भएर पनि अब धेरै नै असुविधा छ अब पानी पर्दा त झन् अब धेरै नै असुविधा हुन्छ मान्छे पनि त्यही रोडमा हिँडी हिँड्नु पऱ्यो गाडी पनि त्यही रोडमा हिँड्नु पऱ्यो छाता ओढिरहेको गाडीले ठोकिरहेको देख्दा चाहिँ एकदम दुःख लागेर आउँछ कि हाम्रो यो पहाडको अवस्था चाहिँ एकदम दयनीय छ जस्तो लाग्छ मलाई चाहिँ अब अब यो कुरोमा चाहिँ सरकारले यसो अलिकति ध्यान दिएर सडकमा अब अब अब घर दोकानहरू छ भने त अब त्यसलाई अलिकति फराकिलो बनाउने त सम्भावना त छैन तर यदि ट्राफिकको अलिकति ध्यान दिएर जुन चाहिँ ट्राफिकको नियमलाई पालन गरेर जतासुकै गाडी पार गर्नु दिएन भने चाहिँ अलिकति रोड अलिकति भए नि फराकिलो भएको जस्तो अब मलाई लाग्छ